हेलो हेलो हजुर ए आज हस्पिटल जानुभयो तपाईँ ए हाम्रो पनि बिमारी थियो हजुर बिमारी थियो कि ए मलाई ए म अघि हस्पिटल ए होइन मेरो आफ्नै भनौँ भने पनि साथीको बिमारी थियो के अझ नसकेर के त्यहाँ मैला भयो मैला छ हस्पिटल पनि हो मच्छडहरू लागेर त्यही त मच्छडहरू है त्यही त मच्छडहरू लागेर फेरि नसकेर उता सिलगढी रेफर गरेको छ हो अहिले त अहिले हाम्रोमा त यहाँ छैन यहाँ त त्यही त त्यही त हो नि त्यस्तै हो अब के गर्नु त अब पठाऔँ गरिदिएपछि पठाउनै पऱ्यो हो यहाँको त अब समस्यै समस्या हो मैला फेरि सिस्टरहरू पनि है सिस्टरहरू झर्किन्छ है बोलाउँदा त्यसै गर्दो रहेछ त्यही त रिसाएर हो मैला टोइलेटहरू पनि मैला

त्यही त अहिले बेसी ट्रेनिङ गर्नेहरू मात्रै छ कि सबै ट्रेनिङ गर्नेहरूले नै गर्दो रहेछ हौ त्यहाँ त अब है अब अलिक सिनियर टि सिनियरहरूले गरिदियो भने त राम्रो हुन्थ्यो नि अब खालि त्यो ट्रेनिङ गर्नेहरूले मात्रै गर्छ अन्त जता पनि भिडभाड फेरि अहिले चाहिँ यो आँखाको पुरा ऊ यो छ नि त आँखाको बिमार भएर चाहिँ पुरा हस्पिटलभरि छ हो राखिनसक छ

दुखः छ नि त्यही त्यही त त्यहाँकै आसमा गएको हुन्छ त्यहाँ राम्रो हुन्छ कि भनेर खोइ त्यहाँ पनि साह्रै राम्रो हेरेको जस्तो त लागेन

त्यही त अब खोइ कहिलेतिर ल्याउने हो म त अब साह्रै भ्याउँदिनँ घरले गर्दाखेरि हो अब मेरो आफन्त गएको छ कहिले ल्याउने कहिले छुट्टी हुने हो ए हाम्रो त्यसो भए त्यहाँ ऊ यो गरेर आउँछ होला त्यस्तै हो त्यही त अँ ए हुन्छ हुन्छ मैले पनि राखेँ है